मलाई मनपर्ने विधाहरू चाहिँ कथा कविता उपन्यास नाटक निबन्ध सबै नै हो तर अब मेरो बाँकी जीवनको लागि पनि एउटै शैलीका पुस्तकहरू पढ्नु सक्नुहुन्छ भन्नुको अर्थ अब एउटै विधालाई मात्रै हेर्नुहुन्छ भने चाहिँ के हो हुन्छ भने त्यो चाहिँ कविता हुन्छ त्यो चाहिँ किनभने कविता चाहिँ सजिलो बुझिँदैन भन्दा पनि सजिलो भन्दा पनि बुझिँदै बुझिँदैन तर नबुझेको कुरालाई चाहिँ फेरि पनि फेरि पनि कोट्याइ बस्नु चाहिँ अलिकति मलाई मनपर्छ त्यो के होला भनेर त्यसले गर्दाखेरि चाहिँ म कविता विधा नै पढ्न चाहन्छु बाँकी जुन पनि र यस विधामा मैले हालै पढेको पुस्तक चाहिँ गुमानसिंह चाम्लिङको कारागारभित्र र प्रतीक्षा र अनेक कविताहरू हो है हुन्छ नि